ओ साथी त्यो हिमालयन त्यो रेस्टुरेन्ट छ नि त्यहाँको खानाहरू कस्तो छ हो यसो जानकारी पाऊँ न आज यसो पकाउनु मन लागेको छैन् परिवारलाई लिएर त्यहाँ जाऊँ भनेको कि यसो तपाईँले भनिदिनु नि के छ त्यहाँ अर्डर गर्ने प्रोसेस कि घरमै डिलिभरीहरू गरिदिन्छ यसो राम्रो हुने थियो तपाईँले यसो मलाई सुझाउ दिनुहोस् न अन्त त्यहाँको एकदमै हाइजिनिक है खाना त फेरि यस्तो हो कि घरमा अब अरूलाई अब त्यो सुगरहरूको केको प्रोब्लम छ यदि ओइली चिज त्यो कतिवटा कुरा बार्नु पर्ने हुन्छ कि एकदम हाइजिनिक छ भने चाहिँ त्यो स्वास्थ्यको लागि पनि राम्रो हो यसो राम्रो हुन्छ अथवा होम डिलिभरी हुन्छ भने तपाईँ यसो मलाई हो त्यो मान्छे त्यहाँ काम गर्ने भाइहरूको नम्बर दिनुहोस् न म यसो फोन गरेर अथवा त्यहाँ सम्पर्क गर्ने केही नम्बर होला नि त मलाई दिनुहोस् म फोन गरेर उनीहरूलाई अर्डर गर्छु